हाम्रो गाउँघरमा सबभन्दा अब सक्सेसफुल गएर जाने बिजनेस चाहिँ अब हाम्रो होमस्टे हो अन्त एउटा हो नर्सरी हो होमस्टेमा चाहिँ अब बाहिर बाहिरबाट प्लेन्सको मान्छेहरू आउँछ उनीहरूले त्यही धुलो पोल्युसन नोइज पोल्युसनहरू भएर अब आएको हुन्छ होइन उनीहरूलाई शान्ति प्लेस चाहिएको हुन्छ जसमा चाहिँ अब नोइज पनि नहोस् पोल्युसन पनि नहोस् भन्ने होइन जस त्यो चाहिँ हो अब होमस्टे हिल्समा चाहिँ पुरा होमस्टे छ अब तपाईँले अब तपाईँहरूले जस्तो अब चाहिएको छ त्यस्तै अब बम्बोको होमस्टे अन्त रुखहरूको फरेस्टहरूको छेउमा भएको होमस्टे स्विमिङ पुल हो त्यस्तोहरू भएर चाहिँ भक्कु सक्सेसफुल भइरहेको छ अन्त नर्सरी एउटा चाहिँ त्यो नर्सरीमा चाहिँ मान्छेहरूले चाहिँ अब इन्डोर आउटडोर प्लान्टहरू हुन्छ नि हो केटी मान्छेहरूलाई पुरा सोख हुन्छ फुलको होइन अन्त उनीहरूले अब किनेर भए पनि उनीहरूले आफ्नो घरलाई सजाउनुको लागि एउटा प्लान्टहरू किन्छ अन्त इन्डोर आउटडोर प्लान्टहरू किन्छ होइन त्यसरी नै अब यो नर्सरी होमस्टेहरू चाहिँ सक्सेसफुल बिजनेस भएर गइरहेको छ अहिलेसम्म चाहिँ